विशेष गरी हाम्रो जुन गाउँ भेकमा जति पनि कुराहरू र तुक्काहरू त हुन् हुने नै गर्छ किनभने त्यो गर्नु एकदमै अनिवार्य नै कुराहरू हुन्छ यसमा किनभने त्यस्तो नै भइरहेको छ अहिलेको युगमा कसैलाई मरीमरी कसैलाई परीपरी भनेको जस्तै हो कसैका नानीहरू र छोराहरू राम्रोसँगले काम पनि गरिरहेको छ कसैले बाबु आमालाई टेर्दैन त्यही यही सिलसिलामा तुक्काहरू आइनै रहेको छ त्यही भनेको कसैलाई मरीमरी कसैलाई तरीतरी भनेको फेरि कोही यस्तो हुन्छ छोराछोरीहरू त भक्कु छ आमा बाबु अलरेडी खटिनै रहेको छ बाह्र छोरा तेह्र नाति भनेको जस्तै हो यो बुढोको धोक्रो काँधैमाथि यो चाहिँ जत्तिकै छोराछोरी भएर पनि अहिलेको उयेसमा बाबु आमाले नै सबै कुरो गर्नुपर्ने भन्ने कुरो एउटा यसले जनाउँछ त्यस्तै छ गाउँघरमा